भारतको जलवायु चाहिँ अब फरक फरक क्षेत्रमा फरक फरक प्रकारको छ पश्चिमहरूतिर त्यो सुक्खाहरू प्रकारको छ भने चाहिँ पहाडीहरूतिर तिर चाहिँ अब अलपाइन भएको कारणले गर्दाखेरि धेरै जाडोहरू हुन्छ जस्तो कि दार्जिलिङ दार्जिलिङ जुन छ भारतको भारतको वेस्ट बेङ्गल वेस्ट बेङ्गल स्टेटको होइनमा अवस्थित छ दार्जिलिङ त्यहाँ चाहिँ हरएक टाइममा नै एकदम जाडो नै रहन्छ ज्वरो रहन्छ र डिसेम्बर जनवरीतिर त अझ हिउँहरू पर्दछ त्यसरी नै साउथतिर ऊ योतिर चाहिँ एकदम गरम नै हुन्छ भने सिलगढीहरू जस्तो जगाहरूमा अल्वेज गरम नै रहेको हुन्छ र गर्मीको यो मौसममा नियर्ली थर्टी नाइन फोट्टी वानसम्म पनि पुग्छ छ भने पुग्दछ भने दिल्लीहरूतिर गरममा गरम अनि जाडोमा पनि जाडोमा हट एन्ड ह्युमिड टाइपकोहरू हुन्छ फगीहरू टाइपको हुन्छ भने पश्चिमतिर चाहिँ एकदम सुक्खा प्रकारको हुन्छ